पहिला हामी कुनै पनि गेम खेल्दा कुनै पनि प्रकारको मैदानहरू हाम्रा थिएनन् फुटबलहरू खेल्नु पर्दा पनि प्रायः ढुङ्गा घारीतिरै खेल्नु पर्थ्यो खेतको गह्रा जस्तोमा खेल्नु पर्थ्यो क्रिकेट खेल्दा पनि त्यस्तै स्थिति थियो खेतकै गह्राहरूतिर खेल्नु पर्थ्यो र पहिला कुनै पनि गेमहरू खेल्न त्यति आफ्नो स्वेच्छाले गर्न सकिएन किनभने जमानै त्यही खाले थियो र अहिले गेमिङ क्षेत्रमा अति नै उन्नति भएको छ प्रायः प्रत्येक गाउँ बस्ती बगान सहरहरूमा खेल मैदानहरू पूर्ण रूपले बनिसकेको छ र पहिलेको भन्दा अहिले अति नै परिवर्तन आएको छ र पहिला पहिलाको गेमिङ उद्योग अति नै सोचनीय रहेको थियो र अहिले अति नै परिवर्तन भएर आएको जस्तो मलाई लाग्छ हुन्छ